ए हजुर भाइ तपाईँ प्री वेडिङ फोटो सुटहरू गर्नुहुन्छ ए त्यही त मलाई गराउनु थियो कि मेरो चाहिँ एक्च्युली वेडिङ छ नि त यो कमिङ ट्युस्डे अन्त यो स्याटरडे सन्डे चाहिँ बेस्ट हुन्थ्यो होला भनेर अब घरमा कामहरू त हुन्छ तर बिचमा यसो वेडिङको अगाडिको यसो मज्जा मज्जाको फोटो सुटहरू गरौँ भनेर तपाईँको नम्बर चाहिँ मलाई खासमा चाहिँ मेरो बहिनीले दिएको थियो अन्त उहाँले चाहिँ राम्रो राम्रो फोटोहरू हजुर राम्रो फोटोहरू निकाल्नुहुन्छ भनेर अन्त चाहिँ त्यही के कसो अब हुन्छ नि कति लाग्छ के लाग्छ जग्गाहरू के कसो कतातिर जाने हो सुटको लागि त राम्रो जग्गा चाहियो होला त्यसले गर्दा चाहिँ कल गरेको नि अँ हजुर दिपेन घोष है अँ तपाईँको स्टार्टिङ चाहिँ हजुर स्टार्टिङ चाहिँ कति छ होला तपाईँको अब हुन्छ नि त्यो प्याकेज हुन्छ नि एउटा जग्गाहरू लिएर फाइभ थाउजनको चाहिँ कति टाइम दिनुहुन्छ होला तपाईँ अँ मतलब हजुर अँ ए हुन्छ हुन्छ जग्गाहरू चाहिँ कता राम्रो होला हौ हजुर हजुर हजुर होइन उयोतिर नगरौँ होला हौ उयोतिर नगरौँ होला हौ भाइ के अरे यो अलिक क्राउडेड प्लेसतिर नगरौँ होला हौ फेरि मेरो वाइफ जो हुनु आँटेको फियोन्से अलिक अप्ठ्यारो मान्नुहुन्छ होला कि अब मलाई त केही छैन खिचिहाल्छु म त उहाँ अलिक अप्ठ्यारो मान्नु अलिक त्यो हुन्छ नि अब नेचरल ब्युटीतिर क्या अब नेचरको सिनहरू भएको अब हजुर हजुर अँ त्यो चाहिँ हजुर हजुर त्यता चाहिँ राम्रो छ हजुर ए हजुर त्यो उयो भन्नुभएको तपाईँले के अरे जहाँ त्यो आदि काम भएको छ नि रोपवेको त्यो जग्गा ए हजुर अँ त्यो जग्गा राम्रो छ नि हजुर म गएको थिएँ एकखेप अन्त यता भाइ यो यो चाहिँ कस्तो होला हौ सुकुनाको त्यहाँ जुन वाइल्ड लाइफ सेन्चुरी छ नि ठुलठुलो रुख छ कि सुकेको पत्ताहरू पनि हुन्छ मुनि हो त्यहाँ चाहिँ कस्तो होला हौ है त्यस्तोमा राम्रो आउँछ नि हजुर अँ त्यो त तपाईँहरूले गरिहाल्नु हुन्छ नि अब यत्रो साल गरेर ल्याउनुभएको काम अन्त त्यही साँझतिर चाहिँ राम्रो हुन्छ कि बिहानै जानुपर्ने हौ के गर्नुपर्ने हो हजुर मतलब मर्निङ नै बेस्ट हो नि हुन्छ त्यसो भए म एकखेप फेयोन्सेसित बात गरेर यसो टाइम फिक्स गर्नुपऱ्यो स्याटरडे स्याटरडे नै गरौँ न है दिन चाहिँ स्याटरडे नै गरौँ अब इनकेस वेदर राम्रो भएन भने चाहिँ सन्डे सारौँ न भए शनिबारै राखौँ अहिलेलाई चाहिँ म अहिले फिक्स गरेर टाइमहरू तपाईँलाई भनिदिन्छु नि कति बजी हुन्छ ल जग्गा पनि बात गर्छु अलिकति हुन्छ हुन्छ भाइ हुन्छ ल हुन्छ